अँ ए एउटा मेरो त्यो सानो काम थियो त्यसले गर्दा तपाईँले त्यो मैले सुम्पेको छु त्यो गरिदिनुहोस् है भनेर चाहिँ तपाईँलाई कल गरेको नि

हजुर हजुर हुन्छ हुन्छ काम किनकि त्यो के कस्तो भयो है मैले खालि त्यो मात्रै स्क्रिप्ट मात्रै तयारी गरेर पठाएको होइन अब तपाईँले त्यसलाई केही संशोधन गरिदिनु मैले चाहिँ त्यो अब विशेष मेरो उ चाहिँ थियो पर्यावरण विषय वस्तु लिएर क्या त्यसकै लागि हजुर

अरू अरू त अहिले खै म अलिकति फुर्सद छुइनँ है त्यसले गर्दा आतुरीमा तपाईँले भन्नुभयो र आतुरीमा त्यो पनि त्यो स्क्रिप्टहरू तयारी गरेर पठाएको त्यो पनि कतिवटा त्रुटि त छँदैछ है अब शब्दहरू मिलेको छैन तल माथि छ र त्यसमा तपाईँले अलिकति जोड दिएर यसो फुर्सद निकालेर गरिदिनु भयो भने चाहिँ अब राम्रो हुनेथियो भन्ने मेरो सोच नि अलिकति चाँडै गरिदिनु भयो भने त राम्रो हुने थियो है यानि हप्ता दिन र त यसलाई अलिकति तपाईँबाट चाँडै भयो भने चाहिँ म पठाइहाल्ने हुन्छ हवस् त हुन्छ